हलो हजुर ए हजुर पिज्जा डेलिभरी बोल्नु भएको ए हजुर अहिले तपाईँ कहाँनिर आइपुग्नु भयो ए हजुर शिवमन्दिर आइपुग्नु भयो ए त्यसो भने एक काम गर्नुहोस् न त्यहाँ शिवमन्दिर मोडदेखि नि त्यो फ्लाईओभर मुनिदेखि तपाईँ यता दाहिनेपट्टिको लेनमा आउनुहोस् अन्त त्यहाँदेखि अगाडि चाहिँ अलिकति अगाडि आएर चाहिँ तपाईँले बिडिओ अफिस मोड भेट्नु हुन्छ त्यहाँदेखि तपाईँ देब्रेपट्टि लाग्नुहोस् त्यहाँदेखि देब्रेपट्टि लागेर सिधा आएर चाहिँ तपाईँ हालेरमाथा आइपुग्नु हुन्छ हालेरमाथा आइपुग्नु भएर त्यहाँनिर दुइटा मोड भेट्छ एउटा मोड भेट्छ त्यहाँदेखि तपाईँ देब्रेपट्टिको बाटो सिधै आउनुहोस् त्यहाँदेखि अगाडि फेरि एउटा मोड आउँछ जसमा चाहिँ शनि मन्दिर छ त्यहाँ मोड आइसक्नु भएपछि तपाईँ दाहिनेपट्टिको बाटो लिनुहोस् अन्त अलिकति अगाडि आइपुगेपछि एउटा नयाँ घर बनिँदैछ दुई तलाको घर त्यहाँ आइपुग्नु भएपछि त्यहाँ एउटा पस्ने गल्ली छ दाइनेपट्टि त्यो दाइनेपट्टिको गल्ली नछोडी सिधै आउनुहोस् अन्त अलिकति अगाडि आएर तपाईँ देब्रेपट्टि हेर्नुहोस् त्यहाँदेखि देब्रेपट्टि आएर सिधा टर्निङमा ठ्याक्कै मेरो घर सेतो कलरको घर देख्नुहुनेछ म त्यहाँ बाहिर गेटमै उभिरहेको हुनेछु